भाइ सुन्नुहोस् न हामीले त नान् रोटी खाइहालेँ मेरो साथीहरू पनि तिन चारजना आउँदैछ र उसको लागि पनि दुइटा जस्तो टेबल खाली गरिदिनु अनि उनीहरूलाई पनि नान् रोटी र पाँचवटा प्लेन रोटी प्लेन रोटी बुक गरि दिनुहोस् अनि उनीहरू पनि सधैँ आउने गर्दो रहेछ यो रेस्टुरेन्टमा र हामी पनि सधैँ आउँछौँ मतलब कुनै डिस्काउन्ट त पाउँछ होला नि केही डिस्काउन्ट त र तिम्रो सर्भिस पनि राम्रो लाग्यो र रेस्टुरेन्ट पनि राम्रै छ खानाहरू सबै राम्रै छ राम्रो लाग्यो हामीहरू त यसै पनि सधैँ आउँछौँ अब यसरी डेली डेली कस्टमर जस्तै हो